साउथ इन्डियाको खाना चाहिँ है साउथ इन्डियाको खाना चाहिँ इडली डोसा हो इडली डोसा उनीहरूको अब त्यो वेदरहरूले गर्दा पनि होला अमिलो चाहिँ साह्रै बेसी अमिलो हुन्छ है त्यहाँको खानामा अनि यता अब उता हाम्रो अब यता नर्थ इस्टमा चाहिँ खानामा मोमो चाउमिन काउडी थुक्पा हामीले अब त्यो आँटाले है बेलेर आँटा गुनेर मेलेर बेलेर पनि त्यो काटेर थुक्पाहरू बनाउँछौँ है त्यस्तो थुक्पाहरूको सुप बनाएर हामीले त्यसरी खान्छौँ चिकन हालेर त्यसमा है त्यो गरेर हामीले एकदमै के अरे मिहिनेत गरेर बनाएर चाहिँ हामी त्यस्तो खान्छौँ किनकि जाडोले गर्दा चाहिँ हामीलाई यता चाहिँ पिरोहरू खानु है पिरो र यो के अरे सुपहरू खानु चाहिँ ज्यादै मन पराउँछौँ किनकि हामीलाई अब त्यो जाडोले गर्दा पनि हामीलाई त्यो खानैपर्छ त्यसले गर्दा हामी त्यस्तो खान्छौँ अनि त रोटीहरू रोटीहरू खान्छौँ है सेलरोटीहरू भयो हाम्रो सेलरोटी खान्छौँ वेशभूषामा भनौँ भने हाम्रो पनि ढाकाको साडी चौबन्दी चोलो है अन्त हाम्रो यो अन्त तिहारमा हेऱ्यौँ भने हाम्रो सबैभन्दा है हामीलाई एकदमै हाम्रो चाहिँ एउटा संस्कृतिको यो चाहिँ त्यो हो कोही कोही चौबन्दी चोलो अरू हाम्रो गहनाहरूमा भनौँ भने चेप्टे सुन बुलाकी चेप्टे सुन बुलाकी अनि यो शिरबन्दी है यस्तोहरू छ हाम्रो यी सब हो